हाम्रो देशमा चाहिँ सबै ट्रान्सपोर्टको सुविधा छ जस्तै जस्तै सवारी बस हेलिकप्टर ट्रेन त ट्रेन चाहिँ अहिलेसम्म हाम्रो एरियामा चाहिँ आउनु सकेको छैन हालैमा टनल खोल्दैछ खोलिन्दैछ ट्रेन ल्याउनका लागि तर चुनौती भन्नुपर्दा चाहिँ बर्खामा हाम्रो जग्गा चाहिँ एकदमै पहिरो जाने गर्छ है त्यति बेला चाहिँ हामी एक जग्गादेखि अर्को जग्गा जानुपर्दा एकदमै असुविस्ता हुन्छ बाटोहरू ब्लक भएर चारैतिरको अहिले हालैमा टिस्टामा पनि त्यो फ्लडले गर्दाखेरि चारैतिर बाटोहरू बन्द भएको कारणले हामीलाई एकदमै असुविस्ता भइरहेको छ एक जग्गादेखि अर्को जग्गा जानु सामान ओसारपसार गर्नु